होइन सुन्दर वन घुम्नु जाने घुमाइदिइ सुन्दर वन घुमाइदिनु हुन्छ

के के छ घुम्नु त्यता

के के छ घुम्ने जगा अनि मैले कहिल्यै घुमेको छुइनँ

हजुर

ल कति हो दाम अलिक मिलाइदिनु होस् न होटेलहरू छ होटेल होटेलहरू छ होटेलहरू होटेलहरू छ सस्तै होला नि

सस्तो होला नि त्यता समय दाम सस्तै होला नि सस्तो भन्दै सकिन्छ नि स पुरा मलाई घुम्न मन लाग्यो म आउँदैछु आउँछु म मलाई पुरा एक हप्ता पछाडि आउँछु घुम्नलाई मि मिलाइदिनु होस् ल पाँचजना आउने हामी ल मेरो छोरा आउँछ घरको परिवारै आउने ए अलिक मिलाइदिनु होस् न त्यो पाँच चार हजार भने चार हजार मिलाइदिनु होस् न त

गाडी गाडीहरू त पाउँछ नि गाडीहरू त पाउँछ होला नि यहाँ होटेलहरू होटेलहरू सबै पाउँछ